र म कालिम्पोङ जिल्ला अन्तर्गत मौराफारीमा बसोबास गर्छु र हाम्रो नजिकैको स्वास्थ्य केन्द्र भने हाम्रो प्यारेन्ट स्वास्थ्य केन्द्र छ र त्यहाँ गएर हामी कतिपय बिमारहरू जचाउँछौँ र त्यसमा पनि अब यदि भएन सकेन भने हामी हाम्रो गोरुबथान सर्कल त्यहाँ स्वास्थ्य केन्द्र छ र त्यहाँ गएर हामी स्वास्थ्यहरू जचाउँने गर्छौँ र त्यसमा पनि यदि भएन अझै भने हामी जिल्ला स्वास्थ्य केन्द्र कालिम्पोङमा गएर हामी रोगहरू जचाउँने गर्छौँ र यसमा कोभिड को समयमा यहाँ हाम्रा नजिकैको स्वास्थ्य केन्द्र प्यारेन्टले पनि हामीलाई सेवा गर्दै आइरहेको थियो र यहाँ गोरुबथान सर्कल स्वास्थ्य केन्द्रबाट पनि हामीलाई सहयोग गरेकै हुन् अनि जिल्ला कालिम्पोङ जिल्ला स्वास्थ्य केन्द्रबाट पनि हामीलाई कोभिडको समयमा चाहिँ धेरै उपलब्धिहरू दिएर हामीलाई स्वास्थ्य सुधारमा स्वास्थ्य सुधार ल्याएकै हो र हामीलाई यसमा यो सबै सरकारी भएकोले गर्दा हाम्रा जन जीवनको लागि चाहिँ सस्तै छ